एउटा यादगार एक दुईवटा यादगार यात्रा छ जो चाहिँ मेरो बाजे अनि मेरो दिदीसँग चाहिँ म चाहिँ गएको थिएँ नेपाल यहाँ यता दार्जिलिङदेखि नेपाल दार्जिलिङ लामागाउँदेखि उता नेपाल रिक्तामसम्म किन मेरो मम्मी नेपाल नेपालमा जन्मेको कारणले गर्दा चाहिँ मावल चाहिँ हाम्रो उता नेपाल पर्यो अनि अन्त हामी गयौँ नेपाल अन्त कति तिन बजीदेखि तिन बजी राति उठ्यौँ हामी अन्त हामी चाहिँ किन मलाई चाहिँ यो यादगार किन लाग्छ भने हामी चाहिँ हिँडेर गएको गाडीमा चाहिँ होइन किनभने अब अनुभव पनि गर्नु थियो अब गाडीमा मात्रै कत्ति चढ्नु होइन अब अब यस भन्नुपर्दामा त गाडीमा मन पर्दैन भने किनभने मलाई त वोमिट आउने गर्दछ रिङ्टा टाउकोहरू दुख्ने गर्दछ अनि गयौँ अब हामी म कत्ति त्यस्तै आठ नौ वर्षको थिएँ दिदी चौध पन्ध्र वर्षको बाजे त्यस्तै पचास वर्षहरूको थियो अनि दिदी म बाजे लाग्यौँ नेपाल हामी त तिन बजी हिँडेको अब हामी हिँड्यौँ पुरा डर लागेको थियो अब मलाई चाहिँ म चाहिँ सोच्थेँ अर्कै अर्कै सोच्ने गर्दथेँ किनभने अब पैह्रो पो लड्छ कि अब ढु त्यो ढुङ्गा चढेर पो झरेर पो लाग्छ कि हामीलाई कि डाकुहरूले पो लुट्छ कि अब चोरहरूले पो चोर्छ कि अब साँपहरू आएर पो ठुङ्छ कि भनेर त्यस्तो त्यस्तो सोच्दै त्यो सोच्दै हिँड्यौँ हिँड्यौँ त्यहाँदेखि थियौँ अब मान्छे बाटो मान्छेलाई सोध्दै मान्छेलाई सोध्दै अब बाजे चाहिँ पहिल्यै गएको थियो तर पनि अब पहिल्यै गएको अहिलेको बाटोहरू बिर्सिन्छ नि त अन्त हामी गयौँ घरपट्टि घरमा चाहिँ बोजू खालि छ है गयौँ रेलिङ पुग्यौँ दङ्गी पुग्यौँ अब बाटोमा एउटा मानेभञ्ज्याङ आउनुभन्दा यत्ता काली खोला भन्ने रहेछ काली दुवाही काली खोला भन्ने ठाउँ अब त्यहाँ चाहिँ अब मान्छेहरूले पुरा भोग भोग खाने भोग खाने भन्दोरहेछ नि त अन्त हामी त्यहाँबाट पुरा डर लागेको थियो त्यहाँ साँघुजस्तो पनि रहेछ हो त्यहाँबाट चाहिँ हामी अलिकति चाहिँ हामी गाडीमा गयौँ मानेभञ्ज्याङसम्म मानेभञ्ज्याङमा फेरि पुरा जाडो मेरो त अब एउटा हाईनेक एउटा भेस्ट लगाइकन गएको त्यस्तो जाडो हुन्छ भनेर केही याद मलाई थाहा भएन अन्त गएँ म अन्त मानेभञ्ज्याङमा हामीले खाजा खायौँ खाजा पनि के खानु मलाई त मनैपरेन खानु एकछिन गाडीमा चढेको कुलिक कुलिक भयो अन्त अनि जाडोले त्यो झन्डै मुटु त्यहीँ बाँध्यो अन्त खाजासाजा खाएर फेरि लाग्यौँ हामी ओह्रालो आइतबारे आइतबारे होला हो आइतबारे भन्ने ठाउँबाट गयौँ गयौँ गयौँ गयौँ गयौँ आम्माम बाजे फेरि अलिअलि खाने सेन्तेरियम अब बाजे मात्छ फेरि बाजे मात्छ हो डर लाग्छ हो फेरि बाङ्चे बाटोमा चाहिँ तर खाँदैनै गयौँ हामी गाडीमा नगए पनि हामी चाहिँ खाँदै चाहिँ गयौँ भोको चाहिँ राखेन बाजेले धन्न त्यति चाहिँ ढुक्कै लाग्छ गयौँ अन्त गयौँ गयौँ गयौँ हिँड्दै गएको छ गएको छ डर लागेको छ साँपहरूले ठुङ्छ कि भनेर हो अन्त एउटा एउटा ठाउँमै पुग्यौँ है एउटा रानीवन भन्ने रहेछ रानीवनबाट उकालो चढेँ म अब हामी चाहिँ क्रिस्चियन भएको कारणले गर्दा चाहिँ प्रचार गर्दै गयौँ मान्छेहरूलाई सुसमाचार सुनाउँदै गयौँ प्रभुको बारेमा हो अन्त त्यो रानीवन चाहिँ यस्तो उकालो यस्तो उकालो त्यहाँबाट लड्यो भने चाहिँ अब बरू बाँच्ने चान्सेसै छैन डर लागिरहेको छ आबुई बाटो पनि यस्तो खराब यस्तो खराब आबुई केही भन्नु पर्दैन त्यहाँको अब ढुङ्गाहरूको बाटो रहेछ नि यहाँबाट रोड त यहाँ त यहाँ पिच रोड छ अब हामी पिच रोडमा हिँड्ने बानी भएकोलाई त्यस्तो ढुङ्गाको बाटोमा चढ्दा त कस्तो हुन्छ त्यसै कारणले गर्दा चाहिँ गयौँ उकालो अब त्यस्तो जङ्गलमा डाकुहरूले लुट्छ कि भन्ने डर मार्छ मान्छेले मार्छ कि भन्ने डर एउटा त साँपको डर गयौँ गयौँ गयौँ बल्ल एउटा एउटा मम्मीहरूको उता कुन्नि कुन्नि त्यो नाम चाहिँ याद भएन त्यो डाँडामा चाहिँ निस्कियौँ गयौँ अन्त बाजेबोजूलाई ढोग्यौँ अन्त त्यहाँ चाहिँ एकदमै एकदमै स्वागत गर्यो अन्त कुराहरू गर्यो हो अन्त त्यहाँ फेरि अब हामी एउटा सानो भागिन भन्ने ठाउँमा आयौँ जो चाहिँ हाम्रो बाजेको चाहिँ बाजे जन्मिनुभएको चाहिँ मावल अब आफ्नै गाउँ थियो त्यहाँ गयौँ त्यहाँ पनि हिँडेर गयौँ अब तुसारोहरू भन्ने पनि देखेँ फर्स्ट टाइम लाइफमा अनुभव गरेँ तुसारो भन्नेहरू हो अन्त मजा आयो पुरा मजा आयो अन्त ठुलो भागिन सानो भागिन पनि गयौँ हामी हिँड्दै हिँड्दै गयौँ हिँड्दै हिँड्दै पनि अनि यहाँबाट त्यो अब पुरा डर लागिरहेको थियो अब बाजे अब एकपल्ट चाहिँ फेरि सानो भागिनमा चाहिँ बाजे चाहिँ मात्यो अब बाजे त कहाँ गयो गयो हामी त रुँदा रुँदा रुँदा रुँदा अब हामीलाई त यता राख्ने रहेछ बेच्ने रहेछ भनेर पुरा डर लाग्यो हो अन्त चाहिँ म गएँ अन्त फेरि बाजे त आउनुभयो बाजेलाई खोज्नु गयौँ हामी दिदी बैनी त खोज्न गयौँ अन्त फेरि बाजे आउनुभयो अन्त फेरि हामी चार पाँच दिनबाट चाहिँ यता घर आयौँ मैले चाहिँ के सिकेँ भने यात्रामा चाहिँ डराउनु हुन्न रहेछ के अब जस्तै मोमेन्टमा पनि खुसी रहनुपर्ने रहेछ अब लाइफ अब लाइफ भनेको त अब दुःख खुसी हो त्यसमा दुःख पनि अब रमाउनु सिक्नुपर्ने रहेछ त्यो डरलाई चाहिँ